भारत देशका आधिकारिक भाषाहरू

नेपाली सिन्धी सन्थाली उर्दू तेलुगु तामिल संस्कृत पन्जाबी उडिया मलयालम मराठी मणिपुरी कोङ्कनी गुजराती डोगरी बोडो बङ्गाली हिन्दी आसामिस यी बाइसवटा भाषाहरू छन् र देशमा अरू पनि स्थानीय भाषाहरू छ जसलाई हामी डाइलेक्ट पनि भन्छौँ है त्यसमा अब स्थानीय भाषामा आफ्नो आफ्नो जातको पनि जातबाट पनि प्रजातिहरू हुन्छ जस्तै कि राई लि नेपालीमै हेऱ्यो भने राई लिम्बू र सेर्पा सबैको आफ्नो आफ्नो भाषा छ र देशको भाषिक विविधताबारे के सोच्छु भन्दाखेरि भाषा सबै सबै सबै जातको सांस्कृतिक पहिचान हो है चिनारी हो भाषाले हाम्रो पहिचान मात्रै नदिएर हाम्रो रुट अरिजिन या भनौँ हामी कहाँबाट आएको हो हाम्रो बाजे बज्यू पुर्खा सबै कहाँबाट आएको र कस्तो प्रकारले हामी आजको दिनमा यहाँ छौँ त्यो कुरालाई पनि दर्शाउँछ त्यसै कारण भाषा चाहिँ मलाई लाग्छ कुनै पनि संस्कार संस्कृतिको एउटा धेरै महत्त्वपूर्ण अङ्ग हो